ए हेलो भाइ ए म मिङमा दा बोलेको अघि तिम्रो क्याब बुक गरेको थिएँ नि मैले

ए त्यसमा अलिकिति एड्रेस चेन्ज भयो मेरो तिमीले पिक अप गर्ने पोइन्ट क्या सुकिया साइटै हो हुनु चाहिँं कि तर मैले तिमीलाई जहाँ आउँछु भनेको थिएँ नि त्यहाँ आँटा मिलको त्यहाँनिर त्यहाँनिर चाहिँ अलिकिति प्रोब्लम भयो के यो एक दुइवटा लगेजहरू छ कि त्यसले गर्दा अलिक तल आउनु पर्ने रहेछ हौ तिमी ए चार्ज लाग्छ हरे एक्स्ट्रा ल ल ठिकै छ अन्त म दिन्छु अन्त तर तिमी सुन त कहाँ आउनु पर्ने त्यो आँटा मिल काटेर तल एउटा चेक पोस्ट छ चेकपोस्टबाट चाहिँ तिम्रो जङसन जस्तो छ बाटो छुटिन्छ के त्यहाँबाट त्यहाँबाट बिजनबारी जाने बाटो तिम्रो राइटपट्टि पर्छ स्ट्रेट आयो भने चाहिँ सुकिया जाने साइट हुन्छ तिमी स्ट्रेट आउनु पर्ने रहेछ हो मेरो अलिकति इमर्जेन्सी काम भएर म एकछिन लेप्चा जगत् आउनु पर्यो नि त होमस्टेमा कि अचानक गेस्टहरू आइपुगेछ अन्त चेक इन गराउनको लागि म फेरि त्यहाँ जानु पर्यो अन्त अन्त फेरि यता दार्जिलिङ पनि जानु पर्छ हो त्यही भएर तिमी आइदेऊ न यता बरु कति चार्जेस लाग्छ म तिमीलाई थपिदिन्छु नि ल लगेज लगेज ज्यादा छैन सान्सानो मिडियम साइजको ट्रली दुइवटा छ अन्त एउटा मिडियम साइजको ब्याग छ हो तिमीलाई लगभग लेप्चा जगत्सम्म आइपुग्नु पन्ध्र मिनट लाग्छ होला हो घुमदेखि यसो जाम साम भेटाएन भने लेप्चा जगत् तिमी डाइरेक्ट त्यहाँनिर आएर कसैलाई सोध न कैलास होम स्टे कहाँ छ भनेर म ती त्यहीँनिर हुन्छु ल मलाई ज्यादा होइन मेरो त्यहाँ उनीहरूलाई चेक इन गराएर आइडीहरू लिएर उनीहरूलाई अब त्यो चिया पानी दिएर म छोडिराख्छु नि अरू त हाम्रो भाइ र बहिनीले गरिहाल्छ हो मेन चाहिँ अब उनीहरूलाई त अब चेक इन त गराउनु पर्यो हो त्यही भएर नि आऊ न आऊ ल तिमीले के ब्रेक फास्ट गर्यौ ए लु त ब्रेक फास्ट पनि यहाँ हामीसँगे गरेर जाऊँ न त ल ल अन्त कति चार्जेसहरू लाग्छ म थपिदिन्छु नि तिमी नसुर्ताउन ल ल ल लु भाइ त्यति चाहिँ गरिदेऊ त ल म पर्खिरहेको हुन्छु ल म अहिले अब तिमी पन्ध्र बिस मिनट भित्र आइपुगेन भने म तिमीलाई कल गर्छु नि ल ल ल ओके भाइ ल ओके ल ल ल अहिले भेटौँ